पर्यटकहरूलाई अब यहाँ घुम्न आउँदा यो ठाउँमा घुम्न आउँदा चुनौती गर्नुपर्ने कुरोहरू त के छ भने अब बर्खामा आउँदा बर्खा झरीमा आउँदा त अब पानीको पानीको अलिकति बर्सातले गर्दा चाहिँ अलिकति हामीलाई प्रोब्लम हुन्छ अब गाडी घोडा चलाउनु बाटोतिर ल्यानस्लाइड भइराखेको हुन्छ यो कुरोहरूले गर्दा त अलिकति अप्ठ्यारो हुन्छ तर कति अब हावा के भने अब फगी लागिरहेको हुन्छ योहरू चाहिँ आलिकति विचार उयोहरू चुनौती गर्नुपर्छ यसको लागि चाहिँ अब बस्नु खानु गाडी घोडाको लागि चाहिँ त्यति साह्रो केही पनि यसमा त कुनै पनि कुनै असुविधा हुँदैन तर अब बर्खा झरीमा चाहिँ अलिकति मौसमको चाहिँ अलिकति असुविधा हुन्छ